हेलो बाबा नमस्ते के गर्नु हुँदैछ के गर्नु हुँदैछ ए म अर्को महिना आउँछु कि माथि अन्त आउँदाखेरि चाहिँ भयो भने टिभी ल्याउनुपर्यो भनेको थिएँ यता चाहिँ यता चाहिँ अफर लागिरहेको छ नि त टिभीमा कि अन्त टिभी ल्याउनुपर्यो भनेर त्यहाँ माथि फेरि टिभी सानो छ हो अन्त चाहिँ अलिक ठुलो टिभी ल्याइ दिनुपर्यो भनेर भ भनेको थिएँ ल्याइदिँदै हुन्छ होइन ठुलो टिभी त्यहाँ त अर्को किनेको छैन है नयाँ ए हुन्छ होइन अफर लागिरहेको रहेछ कि कम्ती नै पर्छ अन्त उयो रहेछ सेमसङ फेरि अहिले त नयाँ नयाँ स्मार्ट टिभीहरू आएको रहेछ फोनबाट जोडेर हेर्नुसक्ने हो अन्त त्यस्तो हो भने फोनमा माथि घरमा त वाइफाई छ हो अन्त फोनबट जोडेर टिभीमा हेर्छु भन्दाखेरि पनि हुँदो रहेछ अन्त त्यस्तो खालको टिभी अन्त लोकल न्युज पनि मजाले हेर्नुसक्छ त्यो टिभीमा हो फोनबाट जोडेपछि अन्त भिडियोहरू पनि अन्त टिभीमा जस्तो अरू टिभीमा जस्तो त्यो केबल लाइनमा त्यो एड्भर्टाइज हेरिरहनु पर्दैन फोनबाट त्यो टिभीमा जोडेपछि चाहिँ एड्भर्टाइजहरू पनि काट्नुसक्छ हो अन्त बत्तिसहरूको ल्याउँदाखेरि हुन्छ होला है बत्तिस इन्चीको त्यहाँ दिदीहरूलाई भेनाहरूलाई पनि भन्नु हो अन्त अर्को महिना आउँदाखेरि चाहिँ टिभी ल्याइदिन्छ अरे भन्नु अफरमा रहेछ भन्नु नि ल म हेर्नु चाहिँ हेर्छु कुन चाहिँ राम्रो हुन्छ कम्पनी कि थुप्रो रहेछ थुप्रो चाहिँ अन्त म हेरेर कुन चाहिँ ठिक हुन्छ त्यो ल्याइदिन्छु टिभीमा के के हेर्छ तपाईँ बेसी जस्तो ए त्यो यसको त साउन्डहरू पनि राम्रो हुँदारहेछ कि त्यो रियलमी भन्नेको अन्त सस्तो पनि रहछ अन्त भयो भने चाहिँ त्यही ल्याइदिन्छु एउटा एउटा रुमको लागि ठिक्कै हुने त्यो ठुल्ठुलो कोठा पनि कोठा पनि होइन ठिकठिकैको छ हो त्यो कोठाको लागि ठिकै हुन्छ साउन्डहरू पनि राम्रो छ म योपालि अर्को महिना आउँदाखेरि चाहिँ त्यसो भए टिभी ल्याउँछु है त ल भनिदिइराख्नु है फेरि भनेने त्यसले भन्छ हो मलाई भनेको थियो यस्तो यस्तो फोन गरेको थियो त्यसले आज भनेर चाहिँ भन्नु नि ल बाबा ल राखेँ ल अहिले